यस जग्गामा बिजिनेस गर्नको लागि चाहिँ अब लुगा फाटाहरू चाहिँ जुत्ता लुगाफाटाहरूको चाहिँ एकदमै चल्दैन किन भन्दा अब अहिले अनलाइनले जहीँ तहीँ अनलाइनबाट लुगा मगाएर अब यसको चाहिँ बिजिनेस पुरै डाउन छ र हामीले गऱ्यो भने यहाँनिर एकदम चल्ने भनेको चाहिँ गऱ्यो भने त्यही ग्रोसरी हो ग्रोसरी भनेको मान्छेले अब डेली युजेस हो कति बेला पनि के चिज चाइन्छ कति बेला पनि के चिज चाहिन्छ त्यो त अनलाइनबाट मगाइरहनु ढिलो हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब चल्ने ग्रोसरी हो मेरो चाहिँ स्कुलको छेउमा भएर अब अहिले त मेरो सानो क्यानटिन छ यदि मेरो त्यहाँ छेउमा स्कुलको एरियामा नभएको भए पर तल मुनितिर कहीँ भएको भए चाहिँ म ग्रोसरी नै गर्ने थिए यसबाट चाहिँ अब एकदमै चल्ने चिज चाहिँ यही हो